हेलो हजुर सिंहमारी टुर्स एन्ड ट्राभल्सबाट बोल्नुभएको हो ए सुन्नुहोस् न भाइ के रे मलाई दार्जिलिङ जानु थियो कि घुम्नुलाई अन्त मैले नम्बर हेर्दा तपाईँको नम्बर पाएँ हो अनि चाहिँ अब के कसो म त अब मुम्बइबाट आउ आउँछु कति पर्सीको ट्रेन छ मेरो अन्त मलाई त अब त्यहाँबाट केही थाहा छैन जङ्सनसम्म मात्रै हो लास्ट त्यहाँबाट तपाईँहरू गाडी पठाउनु हुन्छ कि कि मलाई आफै आउनु पर्छ के कसो भनिदिनुहोस् न त्यहाँ घुम्ने जग्गाहरू के कसो हजुर हजुर ए कति लाग्छ होला त्यसलाई चाहिँ जङ्सन जङ्सन यता सिलगढी जङ्सन दुई हजार के डल्लै बुकको बुकिङको अलिकति महँगो भयो अलिक कम्ती हुँदैन हुन्छ कति जस्तो हुन्छ हुन्छ अन्त उता बसाईहरू चाहिँ के कसो होटेलहरू म त अब तपाईँले कस्तो प्लान बनाउनु हुन्छ त्यसको हिसाबले अब कम्ती जग्गा घुम्ने यसो दुई जग्गा तिन जग्गा मात्रै छ भने त अब आएर एकदिन बसेर भोलिपल्ट फर्किहाल्ने अब अलिक जग्गाहरू छ भने चाहिँ दुई दिन जस्तो बस्छु होला आएको र निस्किने दिन छोडेर टोटल चार दिन

बतासे भनेपछि कस्तो हो मतलब के के होला त्यो जग्गामा चाहिँ हजुर हजुर ए

टाइगरहिल है रक गार्डन ए अन्त अरू अरू चाहिँ हजुर हजुर ए जू छ ए हजुर हजुर रेड पान्डा छ है त्यो जूमा नि हजुर सुनेको नि मैले अन्त त्यो दार्जिलिङ ट्रेनतिर चाहिँ टोय ट्रेनमा चाहिँ त्यो चढ्नु पाइन्छ त्यसमा इन्क्लियुड छ कि के कसो छ त्यो चाहिँ ए मतलब तपाईँहरूले काट्दिनु हुन्छ होला नि त होइन तपाईँहरूसँग त्यहाँ बसेपछि सबै बुकिङ तपाईँहरूले गरिदिनु हुन्छ

हजुर हजुर अँ यहाँ तपाईँहरूले काटेको सजिलो तपाईँलाई थाहा हुन्छ कसरी के हो होइन अन्त खानाहरू चाहिँ के कसो त्यहाँ के के पाइन्छ होला ब्रेकफास्ट लन्च डिनरमा चाहिँ यसो हजुर त्यहाँको केही खास खाना चाहिँ नेपालीहरूको केही खास खाना चाहिँ दार्जिलिङको हजुर हजुर

ए हजुर हजुर ए हुन्छ मतलब खानु सकिने रहेछ बाहिरबाट आएको अब भरे खानु सकिन्छ सकिँदैन भनेर सोधिराखेको नि मैले चाहिँ ए ए हजुर त्यसो भए प्याकेज चाहिँ कतिको होला तपाईँको डल्लै अब म बसेर आज आएँ होइन आज आएर भोलि बसेर पर्सी बसेर चाहिँ निकर्सी फर्केर चाहिँ फेरि चाहिँ अब हुन्छ नि अब थ्री नाइट फोर डेजको प्याकेज चाहिँ कति होला

ए अलि कम्ती त हुन्छ नि नि ए हुन्छ हुन्छ हुन्छ भाइ हुन्छ म त्यसो भए तपाईँलाई कन्फर्म गरेर अन्त कल गर्नुपर्यो नि ल हुन्छ हुन्छ भाइ थ्याङ्कयू हुन्छ